दार्जिलिङ जिल्लाको केटाकेटी खास गरी केटाहरू चाहिँ कोही फौजमा जान्छन् कोही पुलिसमा हुन्छन् भर्ती हुन्छन् केटीहरू चाहिँ नर्समा जान्छन् टिचर बनिन्छन् कोही कोही चाहिँ प्राइभेट कामहरू गर्छन् यस्तो खास गरीको यति धेरै पेसाहरू छ दार्जिलिङ जिल्लामा खास गरी चाहिँ केटीहरू कोही नर्समा कोही पुलिस प्राइभेट कामहरू गर्छ कोही आफ्नो आफ्नो कामहरू चाहिँ धेरै नै गर्ने गर्छन् केटाहरू केटीहरू चाहिँ केटाहरू चाहिँ खास गरी पुलिसहरूमा कोही आर्मीमा जाने गर्छ